मेरो नाम हो निता छेत्री होइन म मेरो फेमिलीसँग बस्छु मेरो हस्बेन्ड मेरो नानी छ एकजना अन्त मेरो सासुआमा हामी यति परि चार परिवार बस्छौँ घरमा नाम छोरीको मेरो छोरीको नाम हो बिकिसा छेत्री भर्खर ऊ फाइभ इयार्स छ अन्त ऊ अहिले क्लास युकेजीमा पढिरहेको छ